हजुर मलाई घरमा तुलसी र अन्य दबाईहरू उमार्न राम्रो लाग्छ र मेरो घरमा तुलसी अदुवा अन्त हर्दी अन्त घोडताप्रेहरू अन्यै दबाईहरू उमार्न राम्रो लाग्छ र यसको उपयोग पनि राम्रो हुनेछ र यसको लागि गाउँघरमा सबैले युज गर्छ र यसको के अरे राम्रो हुन्छ हामीले सधैँ ज्वरो आयो भने यही दबाईहरू बनाएर खाने गर्छौँ र हाम्रो घर फ्यामिली सबैलाई जस्तो कि मेरो बोजू मेरो मामा मेरो मेरो ड्याड मेरो बैनी मेरो दाजुहरू सबै जत्ति पनि हुन्छ र उनको लागि बनाई पनि दिन्छौँ यो दबाईहरूले निकै राम्रो काम गर्दछन् र हाम्रो यो जुन चाहिँ गाउँमा धेरै राम्रो हुन्छ अन्त अब जति पनि घर छिमेकीहरू जति पनि जना बिमारी हुन्छ उनीहरूको घरमा छैन भने पनि हाम्रो घरमा आएर माग्दछन् उनीहरूले अनि उनीहरूलाई हामी दिन्छौँ उनीहरूले पनि बनाइदिनु भन्छ अन्त उनीहरूको लागि बनाइदिन्छौँ र उनीहरूलाई धेरै राम्रो हुन्छ र तुलसीको रुखमा धेरै केयरहरू गर्नुपर्छ र त्यो दबाईहरू उमार्नको लागि पनि निकै कठिन छ मतलब पुरा पानीहरू दिनुपर्छ र तिनीहरूलाई केयर गर्नुपर्छ टाइम टाइममा हेर्नुपर्छ त्यो दबाईको लागि निकै गर्नुपर्छ र यस अनि मात्रै गएर त्यो तिनीहरूको पनि उत्पन्न हुन्छ जस्तो कि तिनीहरूलाई केयर गर्नुपर्यो अर्काको हातहरूले छुनुभएन तिनीहरूलाई अन्त एकदमै सफा जग्गामा रोप्नुपर्यो र त्यसको लागि पनि धेरै कामहरू हुन्छ अन्त यसको अन्त उम्रिएपछि चाहिँ धेरै सफाहरू गरेर अन्त त्यसलाई जब बिमारी हुन्छ तब त्यसलाई धोएर मजाले दबाई बनाएर चाहिँ नि सबैलाई छानेर दिनुपर्छ र गाउँघरमा पनि दिँदछौँ हामीले त्यसको लागि चाहिँ सबैजना आउँछ अब बिमारी भयो भने होइन सबैले माग्छ जस्तो कि मेरो साथीहरू अब कतिजना बिमारी भयो भने पनि आउँछ र त्यो दबाई चाहिँ अलिक तितो हुन्छ तर त्यो दबाई चाहिँ खायो भने निकै राम्रो हुन्छ र हस्पिटलको मेडिकल दबाईहरू जस्तो कि ज्वरो आउँदा हामीले खान्छौँ टाउको दुख्दा खाने दबाईहरू त्यस्तैहरू जतिसक्दो एभोएड गरेको राम्रो हो र यो ग गाउँघरमा त्यसलाई रोपन गरेर त्यसको युज गर्यो भने धेरै राम्रो हुन्छ र त्यसको लागि चाहिँ सबैजनाले रोप्नुपर्छ र त्यस्तो बाहिरबाट मेडिकल स्टोरबाट त्यस्तो दबाईहरू किनेर खानु खानुहुँदैन किनकि अब त्यो बेसी खायो भने पनि मान्छेको जिउलाई धेरै के भन्छ नराम्रो हुन्छ इफेक्ट हुन्छ जिउमा र त्यसको लागि राम्रो हुँदैन त्यसको लागि चाहिँ सबै मतलब कि त्यसले सबैजनाले चाहिँ म युज गर्नुपर्छ यो घरमा बनाउने दबाईहरू यसको प्रयोग गर्नुपर्छ किनकि त्यो मेडिकलमा पाउने दबाईहरूले धेरै प्रब्लम हुन्छ जिउमा अन्त जिउ थकाउने हड्डी गलाउने स्पेसली अब कत्ति बुढोबुढी मान्छेहरू हुन्छ जसको एज सेभेन्टी एटी पुगिसकेको हुन्छ उनीहरूलाई त एभ्रिडे खानुपर्छ दबाई कत्ति बिमारीहरू हुन्छ त्यसको लागि चाहिँ जतिसक्दो त्यो मेडिकल स्टोरको दबाईहरू एभोयड गरेर चाहिँ तुलसीकोहरू अझै कति भिन्न प्रकारको दबाईहरू छन् जसलाई चाहिँ युज गर्नुपर्छ हाम्रो जिन्दगीमा